अब मो चाहिँ चिया बनाउँदाखेरि चाहिँ घरमा चिया बनाउँदाखेरि चाहिँ अब पहिला पानी उमाल्छु है त्यसमा त्यहाँदेखिको पानी मज्जाले उम्लेपछि चाहिँ त्यसमा चिया रङ्ग लगाउनु पर्छ त्यसमा चिया रङ्ग लगाइसके पछि चाहिँ चिया रङ्ग मज्जाले चिया रङ्ग लगाएर उम्लिएपछि चाहिँ त्यसमा दुध लगाउनु पर्छ मसला लगाउनु पर्छ है एकदमै राम्रो हुन्छ एकदमै मिठो लाग्छ मिठो हुन्छ चिनीको चिया अझै बिहानै उठेर चिनीको चिया बनाउँछु एक चरण चाहिँ त्यहाँदेखिको मज्जाले दुध मोटा गरेर रङ मोटा गरेर चिया बनाउँछु अन्त सबैलाई बाँटेर खान्छु एक्दमै राम्रो लाग्छ एकदमै मिठो लाग्छ चिया छैन भने त के नै छैन जत्तिकै लाग्छ अन्त चिया चाहिँ एकदमै मन पर्छ मलाई चिया चाहिँ म बनाएर सबैलाई बाँटेर बिहान अन्त दिनमा तिन टाइम चाहिँ खान्छौँ हामी चिया बिहान बाह्र बजी बेलुका है एकदमै राम्रो लाग्छ मलाई चिया चाहिँ बनाउनु मन पनि पर्छ हो विशेष नुनकोभन्दा चिनीकै मन पर्छ है नुनको त मन पर्दैन अन्त चिनी हालेर मज्जाले त्यसलाई दुध मज्जाले पकाएर दुध मोटा गरेर रङ पनि मोट्टा गरेर चिया बनाएर खाँदा चाहिँ मलाई मज्जा लाग्छ तातो सुरूप सुरूप जाडोमा है झन कत्ति मजा आउँछ